हेलो हजुर मेरोमा नरिवल छ अङ्गुर छ आइफल छ नास्पाती छ अनि फ्रेसमा तपाईँको सीताफल छ अर्को किवी पनि छ

एप्पलहरू चाहिँ तपाईँको हिमाचल प्रदेशबाट छ जम्मू काश्मीरबाट छ अनि यो हिमाचलबाट आएको आइफल चाहिँ धेरै फ्रेस ताजा छ तपाईँले बिमारीको लागि चलाउँदा हुन्छ हजुर हजुर हजुर हजुर धेरै स्वादिष्ट धेरै भिटामिन मिनिरल्स भएको छ जो चाहिँ बिमारीको लागि एकदमै उपयोगी हुन्छ

ए हुन्छ नि तपाईँले पैसा तिरे पछि आफ्नो पैसा खर्च गरे पछि तपाईँहरूले त्यो जान्ने अधिकार छ के कस्तो सामानहरू हामीले बिक्री गरिरहेका छौँ भनेर तपाईँहरूले जान्नु सक्नु हुन्छ त्यो तपाईँहरूको अधिकारको कुरो हो हुन्छ नि दिदी हामी चाहिँ आफ्नै ठाउँमा आफ्नै मान्छेहरूलाई है अनि राम्रो चिज नै दिने गर्छौँ राम्रो चिज नै व्यापार गर्छौँ दुई पैसा कमाए पनि हामी नराम्रो चिज बिग्रेको चिज होइन त्यसरी लोकल सामानहरू ल्याएर बाहिरको भनेर जोत्ने ठग्ने कामहरू गर्दैनौँ है अन्त तपाईँहरूलाई हो नि हाम्रो फलहरू खाएर बिमारी स्वास्थ्य भयो भने हामीलाई पनि केही आशीर्वादहरू पाउँछ नि हुन्छ हु हजुर यो चाहिँ पुनाबाट ल्याएको नास्पाती हो पुनाको हो नास्पाती नास्पाती चाहिँ तपाईँको डेढ सय रुपे केजी आइफल पनि डेढ सय नै हो अन्त अङ्गुर चाहिँ अलिकिति महँगो छ हुन्छ हुन्छ हुन्छ हुन्छ